म गोर्खा समुदायभित्र पर्ने हुनाले मेरो सांस्कृतिक परम्परागत पोसाक आदि अन्य भन्दा धेरै फरक देखिन्छ पोसाकभित्र सामान्यतः लगाउने हामीले आम मान्छेहरूले लगाउने टोपीहरू विभिन्न प्रकारका हुन्छन् भने हामीले लगाउने टोपीहरू फरक प्रकारको हुन्छ हातले सिलाएको टोपी ढाका टोपी भनिन्छ जसलाई त्यस जुन चाहिँ कान नछोपिने र कानदेखि माथि वरिपरि लम्बाइ चौडाइ त्यसको लगभग बराबर बराबर हुन्छ र त्यस पछि हामी गोर्खा जातिहरूले लगाउने दौरा सुरुवालहरू र भारतको दुई तिनवटा राज्यमा लगाउँछ सिक्किम क्षेत्रका गोर्खाहरूले पनि लगाउँछन् असम क्षेत्रका गोर्खाले लगाउँछन् भाग्सू देहरादुन क्षेत्रका गोर्खाहरूले पनि लगाउँछन् र यहाँसम्म हाम्रो देश भन्दा बाहिर नेपालमा पनि यो ड्रेसहरू चाहिँ सांस्कृतिक पोसाकहरू लगाउँछन् अनि माथिबाट लगाउने दौराको तुना हुन्छ तुना एउटा लेस हो त्यसमा बटन अथवा चेनहरू हुँदैन बटन र चेन र दाहि देब्रेपट्टिबाट ल्याएर दाहिनेपट्टि दाहिने त्यो दाहिनेपट्टिबाट ल्याएर देब्रेपट्टि छातीमा काखीको कुनामा लेस लिई लगाएर त्यसलाई तुना भनिन्छ बानिन्छ पनि कम्मरमा आएर त्यसको तल कम्मरमा बानिन्छ यो कुनै पनि सुती जातीय चिजको चाहिँ विशेष सुती खादीहरूको चाहिँ बनिन्छ अनि यो सिल्कको बढी बनिँदैन सिल्की चिजको चाहिँ बनिँदैन दौरा सुरुवाल त्यस पछि कम्मरमा पटुकी भनिन्छ चुन्नी जस्तै एउटा कपडालाई बेरिन्छ र त्यसमा खुकुरी बेरिन्छ दौरा सुरुवाल चाहिँ हुन्छ तल सुरुवाल सुरुवाल चाहिँ आम सुरुवाल भन्दा अलिकति फरक हुन्छ त्यसको हिपमा चाकमा चाहिँ सब भन्दा बढी जामिएर बसेको हुन्छ खुम्चिएर बसेको हुन्छ र तल खुट्टा जुत्ता लगाउने ठाउँमा चाहिँ एकदम तल चाहिँ टाइट टाइट हुन्छ दौरा सुरुवाल र महिलाहरूको चाहिँ त्यसरी नै फरिया हुन्छ बङ्ग्ला साडी भन्दा फरक पटुका लगाएर कम्मरमा पटुका लगाउँछ कपडा लगाउँछ र सुतीको प्रायः सुतीको साडीहरू लगाउँछ भने दौरा जस्तै रूपमा तर छोटो रूपमा र अलिकति झिलिमिली भएको चौबन्दीहरू चाहिँ सांस्कृतिक पोसाकको रूपमा महिलाहरूले लगाउँछन् भने गोर्खा महिलाको पोसाकमा गोर्खा जातिमा विभिन्न प्रकारले उत्यो हुन्छ प्रधानहरूले अलिक फरक प्रकारको हुन्छ भने राईहरूको गुरुङहरूको फरक प्रकारको हुन्छ र कछाड भन्ने कुरा यो लुङ्गी जस्तो जस्तो छोटो लुङ्गी जस्तो कछाड पनि लगाउने गर्छन् भने ब्राह्मणहरूले धोतीहरू पनि लगाउने गर्छ गोर्खा जातिको परम्परामा यो चाहिँ अरू भन्दा फरक देखिँदैन ब्राह्मणहरूले लगाउने धोती चाहिँ तर अन्य समुदायको नेवार गुरुङ राई लिम्बू अन्य समुदायको चाहिँ सांस्कृतिक पोसाक चाहिँ अरू भन्दा अरू समुदाय भन्दा फरक देखिन्छ यो गोर्खाको पोसाक हो भन्ने कुरा चिनिहाल्ने देखिन्छ